दार्जिलिङ जिल्लाको मान्छेहरू चाहिँ धेरै जस्तो गभर्मेन्ट जबहरू गर्छ अनि त्यहाँदेखि उनीहरूले चाहिँ गभर्मेन्ट जबहरू छोडेर सानसानु दोकानहरू थापेर त्यहाँदेखि चियाहरू बनाउने काम गर्छ दार्जिलिङ चाहिँ चियाको लागि धेरै धेरै धेरै फेमस छ अनि चिया त्यहाँतिर चाहिँ टीको कल्टिभेसन कफ् चियापत्ती चाहिँ त्यहाँनिर धेरै राम्रो हुन्छ अनि त्यही भएर चाहिँ त्यहाँको मान्छेहरू त्यस्तो टाइपको गर्छ